हलो दाजु रिसेन्टली म तपाईँको सपबाट एउटा ब्रेस्लेट किनेको थिएँ अनि त्यो ब्रेसलेटको कतिवटा मलाई रिभ्युस दिनु मन लाग्यो पोजिटिभ रिभ्युस जो कि ब्रिस्लेटको क्वालिटी चाहिँ थियो थ्रेडको मजाको थियो लगाउनु त क्या सजिलो होइन अनि ब्रेस्लेटको क्वालिटी पनि राम्रै छ हो जेम्सको क्वालिटी मजको छ चम्किलो टाइफको होइन आँक हेर्दै राम्रो देख्ने लुक्सहरू छ जेम्सको अनि ब्रेस्लेट मलाई पहिलादेखि नै मनपर्थ्यो त्यहाँ तपाईँको सपबाट ब्रेस्लेट किनेर मलाई झन् लगाउनु मनपर्यो यति नै हो